जब भारत स्वतन्त्र भयो स्वतन्त्र भएदेखिको भारतमा शिक्षा प्रणाली पहिले त त्यत्तिको राम्रो थिएन जतिको अब अहिले हाम्रो उपलब्धहरू हुँदै जाँदैछ होइन अहिलेको जुन चाहिँ हाम्रो प्रधानमन्त्रीले धेरै यसमा नयाँ उएसहरू ल्याउनु भएको छ अहिलेको शिक्षानीति भारतीय शिक्षानीतिकोअनुसार दुई हजार बिसदेखिको जुन चाहिँ लागू भएको छ जुलाईमा यो लागू भएको चाहिँ यसमा चाहिँ के उयो भएको छ भन्दाखेरि चाहिँ यसमा के चाहिँ बदलाब आएको छ यसमा के परिवर्तन आएको छ भन्दाखेरि जुन चाहिँ हाम्रो पहिले दस पास गरेपछि हामीले माध्यमिक इक्जाम पास गर्नु पर्थ्यो त्यहाँबाट माध्यमिकपछि हुन्थ्यो हाम्रो प्लस टू त्यहाँबाट बाह्रको इक्जाम पार गर्नु पर्छ उच्च माध्यमिक शिक्षा पास गर्नु पर्छ त्यहाँबाट थियो हाम्रो तिन वर्षको हामीले विश्व हामीले विद्यालय जानुपर्थ्यो उच्च माध्यमिक विद्यालय पास गरेर महाविद्यालय जानुपर्थ्यो त्यहाँबाट दुई वर्ष मास्टर्स हुन्थ्यो तर अहिले चाहिँ नयाँ शिक्षानीतिको अनुसार चाहिँ कस्तो आएको छ भन्दाखेरि चाहिँ पाँच प्लस तिन प्लस तिन प्लस चार भनेको चाहिँ पाँचपछि पाँचपिछे आठ आठपछिले दिनु पर्छ हाम्रो एघारमा त्यहाँबाट अहिले हाम्रो कलेजमा चाहिँ भएको छ कलेजपछि चाहिँ भएको छ चारवर्ष हजुर अब चाहिँ हामीले यस्तो नीति प्रयोग भएको छ भरतीय शिक्षा प्रणालीदेखिको चाहिँ अन्त यो चाहिँ प्रधानमन्त्रीले किन गर्नुभयो भन्दाखेरि चाहिँ हाम्रो पहिलेको शिक्षानीति त्यति साह्रो राम्रो नभएको हुनाले चाहिँ अहिलेको यो नीतिमा चाहिँ निकै बदलाब आएको छ गान्धीजीको पालोदेखिको चलिआएको नीतिलाई चाहिँ प्रधानमन्त्रीले चाहिँ अहिले बदलाब गरेर चाहिँ हाम्रो मकि हाम्रो जुन चाहिँ शिक्षा शिक्षा दिने एउटा केन्द्र जुन चाहिँ त्यो छ त्यसलाई चाहिँ राम्रो पार्नु पर्छ हामीले मजबुत पार्नुपर्छ भएको हुनुको सोचले चाहिँ अन्त हाम्रो मातृभाषा यसमा जोड दिएको छ हाम्रो मातृभाषा यो शिक्षानीति चाहिँ भारतीय शिक्षा प्रणालीमा चाहिँ अहिले पाँच वर्ष पाँच श्रेणीसम्म चाहिँ हाम्रो मातृभाषामा फोकस गरेको छ हाम्रो प्रधानमन्त्रीज्यूले